हाम्रो दार्जिलिङ जिल्लामा मुख्य प्राकृतिक स्रोत चाहिँ चियाबगान हो अन्त यहाँनिर हाम्रो वातावरणीय चुनौतीहरू चाहिँ के हो भन्दाखेरि हाम्रो दार्जिलिङ क्षेत्रमा धेरै वर्षा

यहाँनिर त्यही वर्षाको कारणले गर्दा धेरै ल्यान्डस्लाइड्सको ठाउँ ठाउँमा च्यालेन्जेसहरू हामी फेस गर्छौँ हाम्रो दार्जिलिङमा पानी त धेरै पर्छ तर यी दार्जिलिङमा नै फेरि पानीको अभाव दुःख पनि धेरै नै छ अब यो भयो हाम्रोे च्यालेन्जेसहरू अर्को चाहिँ के हुन्छ भने अर्को चाहिँ के छ भने अब हाम्रो जिल्ला नगरपालिकाको लगातार अब क्लिनलिनेसको कुरा गरौँ साफसफाइको कुरा गरौँ भने उहाँहरूले धेरै कदमहरू चाल्दैछन् अहिले ठाउँ ठाउँमा डस्बिन्सहरू राखिदिने गाडी लगातार बिहान र बेलुका मैला उठाउने गाडीहरू हिँडी बस्ने धेरै कदमहरू चालिँदैछ अन्त यही क्लिन दार्जिलिङ ग्रिन दार्जिलिङ भन्ने हेतुलाई लिएर उहाँहरू धेरै कदमहरू चाल्दैछन् यो प्राकृतिक जुन चाहिँ चुनौतीहरू हामीले फेस गर्छ त त्यही हो वाटर स्कारसिटी भयो एउटा लेन्डस्लाइड त्यति नै हो